मैले चाहिँ फ्लिपकार्टबाट चाहिँ एउटा कुर्ती मगाएको थिएँ र त्यो कुर्ती चाहिँ एकदमै राम्रो आएको थियो भनेको जस्तै अनि त्यसको त्यो डिजाइनहरू पनि जस्तो अर्डरमा हेरेको त्यस्तै प्रकारको आएको थियो अनि त्यसको लम्बाइ चौडाइ पनि एकदमै भनेको जस्तै अनि कपडा पनि एकदमै सफ्ट घाममा लगाउँदा पनि नपोल्ने खालको आएको थियो अनि त्यसरी नै त्यो कुर्तालाई चाहिँ कतिवटा कुर्ता चाहिँ धुँदाखेरी कलर जान्छ तर त्यो पनि धुँदाखेरी पनि एकदमै कलर नजाने एकदमै राम्रो किसिमको कुर्ता आएको थियो अनि यो चाहिँ मेरो मैले अर्डर गरेको आहिलेसम्मको चाहिँ पहिलो कुर्ता हो कुर्ता अनि कुर्ति हो अनि त्यो चाहिँ मेरो यो कुर्ताको बारेमा चाहिँ अनि मेरो चाहिँ यो पहिलो सकारात्मक टिप्पणी पनि हो